खेलकुदहरू चाहिँ अहिलेको समयमा है मानिसहरूको लागि चाहिँ एकदमै राम्रो साथसाथै अब रमाइलो एन्टरटेन एन्टरटेनिङ को नै छ जस्तो लाग्छ है किनकि अब यो चाहिँ एकदमै खेलकुदहरू चाहिँ अब कुनै न कुनै एउटा जस्तै फुटबल भयो या कुनै बास्केटबल भयो एउटा न एउटा चाहिँ अब हामीले त्यसमा चाहिँ होइन इन्ट्रेस्ट दिएर चाहिँ अब खेल्नु पनि अवश्य छ जस्तो चाहिँ मलाई लाग्छ किनकि अब जबकि अब हामी यो खेलकुदमा चाहिँ इन्ट्रेस्ट दिएर अब हामी यसमा लागिपऱ्यौँ भने चाहिँ अब आफ्नोमा कति कोही बेला दिमागमा होइन अब स्ट्रेस भइराखेको हुन्छ दिमागलाई पनि मनमा माइन्डहरू जब डिस्टर्ब हुन्छ त्यतिबेला चाहिँ अब हामीले यो खेलकुदहरू खेल्यौँ अरे भने कुनै पनि एउटा पर्टिकुलर अब एउटा स्पोर्टस अब हामीले खेल्यौ भने चाहिँ एकदमै अब स्ट्रेस फ्री हुन्छ जस्तो मलाई लाग्छ है तर यदि अब नखेले भए पनि अहिलेको समयमा अब हामीले हेर्न चाहिँ पाई नै हाल्छौँ किनकि अहिलेको यो समयमा है आफ्नो आफ्नो क्षेत्रतिर भयो जग्गा जग्गा अब यो खेलकुदहरू जस्तै फुटबलहरू भयो भलिबलहरू चाहिँ अब भई नै रहेको हुन्छ है म्याचहरू भई नै रहेको हुन्छ र त्यहाँ सबै मानिसहरूले इन्ट्रेस्ट दिएर त्यो म्याचहरू हेर्नका लागि सबै जमघट भई नै रहेको हुन्छ र मलाई चाहिँ लाग्छ यो खेलकुदहरूले चाहिँ मानिसको जीवनमा एकदमै राम्रो प्रभाव चाहिँ पारी नै रहेको छ